मलाई पालतु जनावर मनपर्छ मलाई कुकुर पाल्न मनपर्छ किनभने घरमा कोही नहुँदाखेरि कुकुरले हेरदेख गर्छ कोही अन्जान व्यक्तिहरू आयो भने कुकुरले भुक्छ हामीलाई घरको मान्छेलाई सतर्क राख्छ त्यही कारण मलाई कुकुर मनपर्छ मेरो घरमा पनि कुकुर छ यसैले मैले कुकुर पालेको छु घरमा त्यही कारण मलाई कुकुर मनपर्छ कुकुर म कुकुरलाई धेरै माया गर्छु यसैले मैले घरमा पनि कुकुर पालेको छु